हाम्रो गाउँमा दुर्गापूजा गर्छौँ सालमा एकपल्ट त्यत्ति बेला हाम्रो नानीहरू डान्सहरू गर्छ आफ्नो आफ्नो वेशभूषा आफ्नो नेपाली डान्स ल मा नानीहरूले आफ्नो चौबन्दी फरिया लगाएर नौ गेडी लगाएर कानमा चेप्टे सुन सिरबन्दी नाकमा फुली बुलाकी लगाएर आफ्नो वेशभूषामा डान्सहरू गर्छ राम्रोसँगले नानीले हाम्रो नानीहरूलाई टाढा टाढा पनि बोलाउँछ टाढो टाढो गएर पनि आफ्नो वेशभूषामा चौबन्दी फरिया त्यही वेशभूषामा लगाएर डान्सहरू गराउँँछ सिरबन्दी लगाएर सिरबन्दी नौ गेडी लगाएर राम्रो राम्रोसँगले डान्सहरू गर्छ चेप्टे सुन बुलाकी कानमा माथि सिरबन्दी लगाएर राम्रोसँगले डान्सहरू गरेर देखाउँछ अरू गाउँमा पनि